मैले अहिले त चित्रकला कक्षामा भाग त त्यस्तो लिएको छुइनँ पहिला पहिला सानो हुँदा चाहिँ त्यही अलिअलि गरिन्थ्यो अहिले त कामतिरै व्यस्त होइन्छ